केही वर्ष अघिका पुराना मोबाइल र हालका स्मार्ट फोनमा चाहिँ के फरक छ भन्दाखेरिचाहिँ पुराना मोबाइलहरू धेरै नै स्लो हुन्थे त्यसको क्यामाराहरू पनि साह्रै राम्रो हुन्थेन अहिलेको स्मार्ट फोनहरूमा धेरै नै फिचर्स आउँछन् अनि स्मार्ट फोनहरू पनि धेरै साल अघाडिको भन्दाखेरि अहिले धेरै नै फास्ट भएका छन् धेरै नै छिट्टो भएका छन् अहिले पुराना केही साल अघाडिका कम्प्युटरहरूभन्दा पनि छिट्टो छन् अहिलेका स्मार्ट फोनहरू स्मार्ट फोनले नै हामीले सबै नै काम दिन डेलीका सबै नै काम गर्ने भएकाले स्मार्ट फोनहरू धेरै नै राम्रो भएका छन् अनि पहिलेकोभन्दा अहिले नेटवर्कहरू पनि पहिला थ्री जी टू जी थ्री जी हुन्थ्यो अहिले फोर जी फाइभ जी पनि निस्केको छ तिनीहरूरू धेरै नै फास्ट हुन्छन् अनि मानिसलाई डे टू डे लाइफमा धेरै नै सहयोग गर्दछन् अनि पहिलेका मोबाइल फोनहरूभन्दा चाहिँ अहिले चाहिँ स्पेक्सहरू स्पेसिफिकेसनहरू पनि धेरै राम्रो भएका छन् पहिलेका स्लो मोबाइल फोन क्यामेराहरू पनि त्यस्तो राम्रो नहुने अहिले क्यामाराहरू बोकेर हिँड्नु पर्ने अहिले त बिहेको भिडियोग्राफीहरू गर्दाखेरि पनि फोनकै मोबाइलकै स्मार्ट फोनले गर्दा पनि हुने भएको छ सबैको हात हातमा मोबाइल फोन भएको छ अनि पहिलेकोभन्दा अहिलेको नेटवर्क पनि धेरै नै राम्रो जहीँ तहीँ चल्ने सबै जग्गा नेटवर्क पुगिसकेको गाउँ बस्तीहरूतिर पनि राम्रो नेटवर्क आउने गरेको छ अहिले अहिले फोर जी अब फाइभ जी पनि बिस्तारै बिस्तारै नै लागि सकेको छ अनि यता दार्जिलिङ सहरहरूमा पनि इन्टरनेटले गर्दा धेरै नै चेन्ज भइसकेको छ मोबाइलहरू पनि सबैको नै सानो सानो नानीहरूदेखिको लिएर ठुलो ठुलो मानिसहरूदेखि लिएर सबै मोबाइल फोन बिना बाँच्नु नसक्ने भएका छन् अनि म चाहिँ एयरटेलको सिम प्रयोग गर्ने गरेको छु अनि एयरटेलको सात सौ रुपियाँको इन्टरनेट प्याक एट्टी फोर डेजको हाल्ने गरेको छु मैले चाहिँ